ग्रामीण कृषि क्षेत्रमा चाहिँ कामदार चाहिँ हामीले राम्रो खोज्नु पर्छ जस्तै त्यो कामदारहरूले चाहिँ तालिम गरेको हुनुपर्छ कि समय समय अनुसार कृषिमा के के लगाउनु पर्ने कसो कसो लगाउनु पर्ने र कुन समयमा कुन किरा लाग्छ र कुन समयमा कुन चाहिँ चाहिँ दबाईहरू हाल्नुपर्छ भन्ने चाहिँ उनीहरूले तालिम सिकेको हामीले चाहिँ कामदार राख्नुपर्छ खोज्नुपर्छ तर अहिलेको समयमा त्यस्तो इमान्दार कामदारहरू खोज्नु चाहिँ साह्रै पर्छ र पनि हामीले खोजेर नै लगाउनु पर्छ किनभने हामीले राम्रो राम्रो सागसब्जीहरू उमार्नुपर्छ अर्ग्यानिक गर्नुपर्छ र त्यसैले गर्दाखेरि चाहिँ हामीले चाहिँ एकदम तालिम भएकै कामदार खोज्नुपर्छ